हाम्रो गाउँमा खुल्ला प्रकारले त कसैले गर्दैन किनभने हरघरमा जुन चाहिँ मोदीजीले अस्ति भर्खर एउटा स्वच्छ अभियानको चलाउनु भएको थियो प्रोग्राम त्यसले गर्दाखेरि हर घरमै अब टोइलेट बाथरुम आइसकेको छ अनि त्योभन्दा अघाडि पनि मलाई थाहा छ हाम्रो जुन चाहिँ गाउँमा हर घरमा नै थियो हर घरमा नभए पनि कसै कसैकोमा थियो कसै कसैकोमा धेरै कम्तीकोमा थिएन तर जस्कोमा थिएन उहाँ पनि जस्कोमा थियो उहाँकोमा आएर गर्थ्यो अनि हाम्रो गाउँ चाहिँ एकदमै सफा राख्ने हामी एकदम प्रयास गर्छौँ होइन अनि यसको असुविधाहरू चाहिँ के के लाग्छ मलाई भन्दाखेरि त सबैभन्दा पहिला त दुर्गन्ध फैलिन्छ होइन अनि अर्को त अब जुन चाहिँ बिमारीहरू धेरै प्रकारको नराम्रो बिमारीहरू यसैले गर्दाखेरि उब्जिन्छ त्यसैले गर्दाखेरि फैलिन्छ अनि हामीलाई पनि त मनपर्दैन नि है कसै बाहिरको मान्छे आएर हर जग्गा मैला देखोस् हर जग्गा अब यस्तो दिसा पिसाबहरू देख्यो भने त हामीलाई पनि त नराम्रो लाग्छ त्यही कारण चाहिँ हामी चाहिँ यही विश्वास गर्छौँ कि आफ्नो गाउँलाई चाहिँ सफा राखौँ भनेर